यो समयमा चाहिँ पहिला चाहिँ नेपाली भाषा शुद्ध थियौँ तर अहिले चाहिँ यो नेपाली भाषामा यो वेस्टर्न ल्याङ्ग्वेजले गर्दाखेरि नेपाली भाषा शुद्ध छैन